हेलो हिजो मैले एउटा मोजा मगाएको थिएँ फ्लिपकार्टबाट अन्त पुरा माक्सै माक्स पठाइदिएछ स्टिलको चम्ची मगाएको सबै प्लास्टिकको चम्चीहरू आएछ त्यो हाउडे हाउडेको प्रडक्ट देखाउँदैथ्यो अन्त त्यहाँ त स्टिलहरूको लेख्दै थियो होइन अन्त यसो जुत्ताहरू पनि मगाउँदा सबै डुब्ली पठाइदिएछ सिलाइहरू खोलिइरहेको लेस पनि राम्रो छैन एउटाको लेस छ एउटाको लेसै छैन अर्कोमा सोल छ अर्कोमा फेरि सोल नै छैन सबैमा डिफेक्ट छ होइन यता उता फाटिरहेको पनि छ हेभी हाउडे आइदिइ रहेको अन्त कस्तो मोजा मगाएको माक्स पठाइदिएको अन्त त्यस्तो त हुने हुनु भएन नि यस्तो त हाउडेको भइदियो नि यो त फेक रहेछ तपाईँहरूको उयो सपहरू होइन एकदम मलाई मन परेन के मगाएको के पठाउँछ स्टिलको चम्ची भनेर प्लास्टिकको चम्ची पठाउँछ त्यो डुप्लिकेट हैट् हुँदैन नि यस्तो त हेभी हाउडे गरिदिनु भयो होइन जुत्ता मगाएको जुत्ता पनि फेरि त्यस्तै एउटामा सोल छ एउटामा सोल छैन लेस छैन कोनि के एकदम हाउडे एकदम हाउडेभन्दा पनि हाउडे आइदिइ रहेको होइन के भन्नु तपाईँलाई अब मोजाको बदलीमा माक्सहरू पठाउँछ त्यस्तो त कहाँ हुन्छ हौ अन्त होइन के भनेर के पठाइदिन्छ अब भरोसा गर्नु हुँदैन रहेछ अनलाइनमा कोही कोही बेला अनलाइनबाट राम्रै आउँछ अब योपालि के भएको भएको चारवटा जस्तो प्रडक्ट त एकदम फेक फेक आयो सबै कुरा मेरो पैसा रिटर्न पनि हुन्छ कि हुँदैन होला एकपल्ट यस्तै भएको थियो पैसा पनि रिटर्न भएको थिएन योपालि पनि हुँदैन जस्तो लाग्दैछ होइन यो त अब देखिको त म कहिले पनि विश्वास गर्दिनँ अनलाइनमा बरु हेरेर किनेकै राम्रो हो यस्तो अन्त हुँदैन नि कहाँ अन्त मोजा मगायो भन्ने यत्तिकै माक्सहरू खाँदिदिएको भनेर हेभी हाउडे लेस छैन एउटामा एउटामा सोल छैन कलर जुन चाहिँ मगाएको त्यो कलर पनि छैन ब्ल्याक एन्ड व्हाइट मगाएको रेड एन्ड व्हाइट पठाइदिएछ त्यस्तो त हुँदैन नि हैट् हाउडेमा मगाएछु अब त रिग्रेट हुँदैछ मगाएर नाइकीको मगाएको एडिडासको पठाइदिएछ महा हाउडे अन्त सबै लाग्दैछ सेकेन्ड हेन्ड टाइपस्को अलिक अलिक फाटी गएको छ सिलाइ राम्ररी पुगेको छैन मैला त मैलै छ तपाईँलाई कसरी म रिटर्न गर्नु अब रिटर्न पनि हुँदैन जस्तो लाग्दैछ होइन मलाई रिटर्न गर्नु पनि आउँदैन यति नै मलाई भन्नु थियो अन्त यस्तो चाहिँ अरू मान्छेहरूसित नगरिदिनु होइन कुनै गरिब मान्छेहरूले पनि यस्तो मगाउँछ होइन त तिनीहरूसित यस्तो स्क्याम भयो भने त राम्रो हुँदैन नि त हुन्छ थ्याङ्कयु यति नै भन्नु थियो